तपाईँले तपाईँको नानीहरूलाई चाहिँ कसरी शिक्षाको छेत्रमा कसरी प्रोत्साहन गर्नु हुन्छ म मेरो नानीहरूको लागि चाहिँ अब एकदम शिक्षाको लागि चाहिँ एकदम अगाडि बढाउन चहान्छु र उनीहरूलाई अब कुनै पनि कुराहरूमा शिक्षाको क्षेत्रमा उनीहरूलाई केही असुविधाहरू भएको छ भने पनि म एकदम खुलेर भनेर नानीहरूलाई के कुरामा असुविधा हुँदैछ के कुरामा सुविधा हुँदैछ शिक्षा लिनु जाँदा स्कुलमा कस्तो सुविधा असुविधा हुँदैछ यो कुराहरू सब बुझ्ने कोसिस गर्छु र कुनै पनि स्कुलमा जाँदाखेरि उनीहरूलाई अब केही कुराको असुविधा भयो भने पनि नानीहरूले एकदम मनमा नराखेर एउटा फ्यामिलीलीई फ्यामिली मेम्बरलाई एउटा आमालाई चाहिँ सब कुरा भनेर उनीहरूले चाहिँ एकदम खुला मनले भनेर चाहिँ मसँग एकदम के भनेदेखिन खुला मनले भनेर चाहिँ उनीहरूको उनीहरूलाई चाहिँ म सहज गराउने चाहिँ कोसिस गर्छु र नानीहरूलाई यही कुरामा शिक्षामा चाहिँ एकदम अगाडि बढ्नु पर्छ भनेर चाहिँ म प्रोत्साहन गर्छु